मलाई यो जुन बागवानी भन्ने शब्दहरू छ यसमा चाहिँ यसरी बगैँचा है र हाम्रो घरको करेसो बारी भनिन्छ करेसो बारी यसमा चाहिँ हामीले सागसब्जीहरू लगाउनु पर्ने फुलहरू रोप्नु पर्ने यो कुराहरू चाहिँ मलाई चाहिँ हामी एउटा गाउँबस्तीमा भएको कारणले पनि हामी गाउँबस्तीमा फुलहरू र हामी गार्डनहरू चैँ राम्रो सँग हामी लगाउने हामीलाई अब इच्छा पनि हुन्छ हाम्रो रहर पनि हो र अर्को चाहिँ एउटा घरको सुन्दरता पनि देखिन्छ फुलहरूले जसरी अब बगैँचाहरूले अनि सागसब्जीहरूले सागसब्जीहरू हामीले करेसो बारीमा हामीले बोडी करेला यस्तो विभिन्न किसिमको सब्जीहरू लगाउँदाखेरि हामीलाई घरको खानुको लागि पनि सुविधा हुनेछ र यसरी हामीले गाउँघरमा छरछिमेकमा हामीले यसरी बाँडीचुँडी गरेर खान पनि सक्छौँ र यसरी बगैँचाहरू लगाउनुको मुख्य कारण चाहिँ सबैभन्दा ठुलो चाहिँ मान्छेमा भएका जुन सोचहरू हुन्छ जो डिप्रेसन भन्छ जो फ्रस्टेसन हुन्छ त्यस्तो मानिसहरूलाई चाहिँ बाग बगैँचामा घुम्दाखेरि त्यहाँ फुलहरू स्याहार्दा फुलहरू रोप्दागोडेदाखेरि चाहिँ धेरै भन्दा धेरै मानिसमा यो डिप्रेसनको फ्रस्टेसनको कुराहरू चाहिँ नभएको कारणले पनि नहोस् भनेर पनि हामीले गर्न सकिन्छ र यसमा पनि धेरै लाभदायकहरू पाउन सकिन्छ यस्तै पनि हामीलाई घरमा यसरी फुलहरू रोप्नु बगैँचाहरू लगाउनुलाई एकदमै राम्रो कुराहरू हो जस्तो मलाई लाग्दछ